मलाई चाहिँ उत्तर भारतीय खाना बनाउनु चाहिँ धेरै मन पर्छ किनकि सानैदेखि खाएर त्यसको स्वाद चाहिँ धेरै मन पर्छ पहिला त घरमा हुँदा अलग उत्यो खानाहरू खाइन्छ हो बनाइन्छ त्यसको लागि अहिले त बिहा भएर आयो वहाँ घरमा बनाएको अलग खानाहरू खाएर आमाले बनाएको आफूले बनाएको खानाहरू खाएर धेरै मिठो पनि लाग्छ हो अनि अहिले चाहिँ बिहा भएर आईकन चाहिँ वा बनाउनेको पनि अलग्गै तरिकाहरू जान जानियो बनाइयो जस्तै कि सब्जी हो भेजिटेबल्स हो वा नन भेजिटेबल्स होस् सब कुराहरू चाहिँ जानियो वा पकाए पकाए पछि चाहिँ सब कुराहरू जानिन्छ धेरै मिठो लाग्छ दक्षिणमा पनि दक्षिण भारतमा पनि जाइन्छ कोही कोही बेला चाहिँ घुम्नहरू जाँदाखेरि चाहिँ खाइन्छ त्यस्तरी त अब खाइन्छ घुम्न बनाई हालेको त छैन हो अहिले चाहिँ खानाहरू चाहिँ बहुत मिठो लाग्छ यस्तो कि जस्तो कि दसैँमा तिहारमा होस् सब कुराहरू माछा मासु सब कुराहरू पकाइन्छ हो पाहुनाहरू आउनु पनि आउनु हुन्छ पकाइन्छ खुवाइन्छ धेरै मिठो लाग्छ बनाइन्छ खुवाइन्छ धेरै कुराहरू जानिएको छ पकाउन ओर्नु पनि बनाउनु ओर्नु पनि जानिन्छ अहिले चाहिँ धेरै कुराहरू थाहा भइसकेको छ बिहा भएर आईकन चाहिँ धेरै कुराहरू चाहिँ बनाउन ओर्नु थाहा भएको छ पहिला त त्यस्तरी जानिएको थिइनँ हो आमाले बनाएको खाएर हो त्यस्तरी बनाउनु पनि परेको थिइनँ अहिले चाहिँ बिहा भएर आईकन चाहिँ धेरै कुराहरू बनाउनु पर्छ आफैँ त्यसले गर्दाखेरि धेरै कुराहरू पनि जानिन्छ बनाइन्छ जस्तो कि असमिस कल्चरहरूमा चाहिँ हाम्रो उता टेक्ली पिठाहरू पनि बनाउँछ हो खाइन्छ आफैँ बनाइन्छ पनि खाइन्छ खिलाइन्छ पनि साथी भाइहरूलाई त्यसले गर्दा यहाँ आईकन पनि एक बार दुई बार चाहिँ बनाइयो त्यसले गर्दा खाइन्छ वा खुवाइन्छ त्यो सब कुराहरू जानिन्छ